म सब्जी किन्नलाई बजारतिर गइरहेको थिएँ जहाँ चाहिँ बुढी बज्यूले सब्जीहरू बेच्नु हुन्थ्यो र जब म त्यहाँ पुगेँ त्यहाँनेर एउटा मदिसे सब्जी किन्न आइरहेको रहेछ र त्यो मदिसेलाई नेपाली बोल्नु आउँदैन रहेछ र हाम्रो बुढी बोज्यूलाई पनि हिन्दी बोल्नु आउँदैन रहेछ हो त्यति बेला मैले त्यो मदिसेले के भन्नु खोज्दैछ बुढी बोजूलाई नेपाली भाषामा भनिदिएँ जसले गर्दा बोज्यू बुडी बोज्यूलाई सजिलो भयो बुझ्नु मदिसे मान्छेले भनेको कुरा र त्यसै गरी मैले मदिसे र बुढी बोज्यूको बिचमा सम्पर्क गराइदिएँ र मैले उनीहरूको एक दोस्रोको एक दोस्रोको कुरालाई छेउमा ल्याइदिएँ र त्यसै गरी मलाई यो दुइजनाको बिचमा बात गराइदिएर मेरो अनुभव एकदम खुसी रहेको छ एकदम म खुसी भएको छु जसले मैले यो भाषाले गर्दा मैले एक अर्काको कुरा स्पष्ट दुइजनाको बिचमा स्पष्ट गर्न सकेँ